भाइ आज अब तपाईँको गाडीमा हामी घुम्यौँ हिड्यौँ होइन अन्त तपाईँले चाहिँ एज अ गार्जियन हामीलाई चाहिँ नयाँ ठाउँमा पनि यति मजाले गाइड गरिदिनुभयो हामीले होटलहरू रूमहरू केही पनि चिनेका थिएनौँ यहाँको भ्यू पोइन्टहरू केही पनि चिनेका थिएनौँ फर्स्ट टाइम भएर है तपाईँले अब एउटा चिनाजाना जस्तै एउटा आफन्त जस्तै व्यवहार गरेर चाहिँ हामीलाई चाहिँ कहीँ पनि त्यस्तो चिटहरू नगरिकन राम्रो व्यवहार गरेर राम्रोसँग विनम्र व्यवहारले हामीलाई त्यस्तै पाराले आजको दिनहरू काट्यौँ हामीले तपाईँसँग टाइमहरू बिताउन पायौँ होइन तपाईँहरूसँग तपाईँसँग टाइमहरू बिताउनु बिताएको चाहिँ अब तपाईँको व्यवहार आनी बानीहरूले गर्दा बोली वचनले गर्दा होला दिनहरू बितेको पनि थाहा पाएनौँ अब यति साह्रो अब हामी चाहिँ आफ्नो महसुस गऱ्यौँ तपाईँलाई चाहिँ होइन त्यही भएर चाहिँ अब नेक्स्ट टाइम पनि फेरि हामी यहाँ घुम्न आउने चाँजो मिलेछ भने चाहिँ तपाईँकै ट्याक्सी मिलाउने मिलाउने छु अनि त्यसको लागि चाहिँ मलाई तपाईँको फोन नम्बरहरू यसो दिइराख्नुहोस् न ल भाइ मलाई चाहिँ एकदमै कम्फोर्टेबल चाहिँ अब नयाँ ठाउँमा एकदमै कम्फोर्टेबल लाग्यो तपाईँसँग चाहिँ एकदमै फ्यामिलियर हुनुहुँदो रहेछ थ्याङ्क यू सो मच यत्रोबेर अब हामीलाई है रेटहरू पनि ज्यादा तोक्नुभएन ठिकैको रेटमा हामीले अफोर्ड गर्न सक्ने रेटमा तपाईँले यस्तो यति बिघ्न ठाउँहरू घुमाइदिनुभयो थ्याङ्क यू भाइ थ्याङ्क यू सो मच ल तपाईँको नम्बर चाहिँ दिइराख्नुहोस् न ल मलाई